हेलो के गर्दैछस् ए म पनि बसिरहेको छु अन्त खानाहरू खाइस् मैले पनि अघि खाएँ

सुन् न मैले हिजो तँलाई त्यो जुत्ता भन्दै थिएँ नि त्यो त ऊ यो मतलब हाउडेको रहेछ हौ के भन्छ डुब्ली रहेछ कि अन्त चाहिँ मन परेन हौ त्यो मैले लगाएको थिएँ कि अन्त साइडबाट उप्किहाल्दो रहेछ होइन कम्तीमा पाएको थिएँ कि अन्त त्यही भएर म तँलाई पनि ल्याइदिऊँ भनेको राम्रै रहेन पो रहेछ

साइडबाट उप्किँदो रहेछ एकपल्ट अन्त एकपल्ट लगाउँदा पानी भिज्दाखेरि उप्किहाल्दो रहेछ अँ अन्त त्यही भएर राम्रै रहेन रहेछ हो अन्त तँलाई पनि ल्याइदिन्छु भनेको थिएँ अब राम्रै रहेन रहेछ के गर्नु कम्तीमै थियो नि त अन्त चाहिँ मन परेको थियो दामी पनि थियो नि त अन्तखेरि चाहिँ उप्किहाल्दो रहेछ नेक्स्ट टाइम राम्रो हेरेर ल्याइदिन्छु नि ल

राम्रो हेरिदिन्छु नि नेक्स्ट टाइम त हिजो पनि राम्रै देखेरै भनेको थिएँ कि अन्तखेरि तर डुब्ली ऊ यो भएछ के गर्नु अन्त ल भोलि अब नेक्स्ट टाइम ल्याइदिन्छु नि तँलाई ल ल बाई बाई